मैले चाहिँ अहिलेसम्म त्यो फोटोग्राफीको केही प्रतियोगितामा भाग लिएको छुइनँ अन्त मलाई चाहिँ इच्छा छ है एकदमै राष्ट्रिय फोटोग्राफीमा गएर आफूले केही गर्न कुछ गर्नसकोस् र आफ्नो केही नाम आओस् भनेर मैले त्यो इच्छा छ है मैले अहिलेसम्म जो यो फोटोग्राफी गर्नु त गरेको छुइनँ तर पनि मेरो इच्छा छ उयो गर्ने म त्यहाँ गएपछि चाहिँ मलाई चाहिँ कस्तो लाग्छ भने चाहिँ मलाई एकदमै त्यहाँ गएर त्यहाँको वातावरण त्यहाँको मानिसहरू मानिसहरूले क कसरी आफ्नो जिन्दगी जिउन सिक्ने भनेर र आफ्नो कस्तो हालमा छ भनेर उनीहरू भनेर सबै संसारलाई देखाउनका लागि त्यही फोटोहरू केही खिचेर है जनावर वस्तुहरूको फोटो खिचेर अन्त त्यही प्रतियोगितामा भाग लिन मन छ